मलाई ब्रह्माण्डका अन्य ग्रहहरूमा जीवन छ जस्तो लाग्छ जुनमा जीवन छ जस्तो लाग्छ किनकि धेरै वैज्ञानिकहरूको खोजीबाट पत्तो लाग्दैछ कि जुनमा अक्सिजन पाउन सकिन्छ जुनमा अक्सिजन छ जस्तो प्रमाण हुँदैछ यसो त जुनमा जीवन छ जस्तो लाग्दैछ